हामीलाई चाहिँ यो यो आफ्नो शरीरहरू यस्तो नराम्रो महिनावारी भएको बेलामा चाहिँ के अरे हाम्रो धर्मअनुसारले चाहिँ यस्तो कुनै छैन हामीले चाहिँ नपकाउने बिउ भाउहरू नछुनेहरू चाहिँ गर्दैन गर्नु पर्दैन हाम्रो धर्मले चाहिँ हामी यस्तोमा उयो छैन तर वरिपरिको छरछिमेकीमा चाहिँ यसरी हिन्दूहरू अरू अन्य उएसहरूले चाहिँ गर्ने रहेछ र उनीहरूले चाहिँ यसरी के अरे हिन्दू विशेष हिन्दू धर्ममा चाहिँ यो के अरे ना के अरे हाम्रो केटीहरूलाई महिना महिना पिरियड हुँदा चाहिँ उयो गर्द रहेछ के अरे किचनतिर पस्नु दिँदैन र बाहिर बिउ भाउहरू छुनु दिँदैन फुलफलहरू पनि छुनु नदिँदो रहेछ र हामीलाई चाहिँ त्यस्तो भेदभाव छैन तर हामीलाई चाहिँ अहिले यो चाहिँ किन मन उयो छ भने यो चाहिँ हुँदै चाहिँ हाम्रो शरीरहरू सफा नै हुन्छ किनभने दिनैपिछे नुहाउनु पर्छ नुहाइ धुहाइ गरेर पुजा पाठ गर्नुपर्छ हामीले चाहिँ त्यो चाहिँ यस्तो छ यो कुरोमा चाहिँ